हजुर पछिल्लो वर्ष चाहिँ म अन्त मेरो एकजना दादा हामी दुईजना दसैँको दसैँ सकेर टाढो घुम्न जाने भनेर चाहिँ बाइकमा जाँदै थियौँ दादा र म र जाँदा जाँदा चाहिँ अब दादा पनि अलिक ज्वरो आएर थाक्नुभएको थियो र म त्यतिखेर चाहिँ लास्ट इयरसम्म चाहिँ त्यस्तो बाइकहरू पनि कुदाउँदिनँ हलका हलका कुदाउँथेँ अन्त दादाले भन्यो म सक्दिनँ भाइ अलिअलि कुदा ल भनेर भन्नुभयो र म कुदाउँदै थिएँ र कुदाउँदा कुदाउँदै जाँदा जाँदै हामी दार्जिलिङ कालेबुङ कालेबुङबाट दार्जिलिङ भएर जाँदैथियौँ घुम्दै घुम्दै घुम्दै अन्त त्यहाँबाट गान्तोक जाने पनि कुरा थियो र राति हामी अब राति होटेल पनि बुक गरेको थिएनौँ त्यहाँनिर होटेलहरू पनि थिएन जङ्गलको बाटो एकदमै अन्धकार थियो त्यही बाइकको जति लाइट थियो त्यति मात्रै देख्ने र हामी जाँदा जाँदै चाहिँ एकदमै कुहिरोहरू पनि लागेको थियो पुरा र जाँदा जाँदै चाहिँ मैले चाहिँ अब त्यो बाटोमा रुख लडिरहेको रहेछ देखिनँ रुख अब मैले देखिनँ त्यहाँबाट म पनि अब राति निन्द्रामै थिएँ होला सायद र लगेर डाइरेक्ट त्यो रुखमा ठोक्काएछु र दादा पनि त्यहाँबाट लड्नुभयो र हामी दुईजनै अस्पतालमा गयौँ अस्पताल पुग्यौँ र घरबाट पनि निकै गालीहरू खायौँ किन गएको किनभने हामीले घरमा पनि भनेका थिएनौँ आमाहरूलाई पनि अन्त हामी दुईजना चाहिँ अब कालेबुङबाट दार्जिलिङ मात्रै जाने प्लान थियो त्यो चाहिँ भनेको थियौँ त्यति चाहिँ र अब हामी दुईजना चाहिँ दार्जिलिङ पुगेर पनि दार्जिलिङबाट गान्तोक भनेर चाहिँ हिँड्दै थियौँ त्यही भएर चाहिँ त्यही थियो लास्ट इयरको चाहिँ एकदमै त्यही अविस्मरणीय घटना चाहिँ र अरू पनि छ मेरो एकपल्ट कलेज आउँदाखेरि कलेजमा फर्स्ट डे पहिलो दिन थियो र यहाँ एकदमै र्यागिङ फ्री कलेज भनेर भनेको थियो र फर्स्टै दिन चाहिँ मलाई मेरो सिनियरले यहाँ आइज भाइ यहाँबाट गएर उ परसम्म दौड लगा भन्दै त्यो के के र्यागिङहरू गर्नु हुँदैथियो र अब हामी एकदमै त्यो नथिच्चिने त्यो दादा चाहिँ बङ्गाली हुनुहुन्थ्यो र म चाहिँ अब म नेपाली हो भनेर चाहिँ म चाहिँ थिच्चिदिनँ दब्बिदिनँ भनेर चाहिँ एकदमै म एटिट्युडमा बसेँ एकदम घमन्डी भएर र त्यो दादालाई पनि मैले त्यहीँनिर भनेँ दादा तपाईँको घर चाहिँ होइन यो तपाईँको नोकर होइन म तपाईँले जे भन्नुहुन्छ त्यही मान्ने भनेर चाहिँ भनेँ र त्यो दादालाई चाहिँ मैले हात पनि उठाएँ किन र्यागिङ फ्री कलेज हो भनेको छ र्यागिङ किन गर्नु भनेर चाहिँ